खोइ त हौ भाइ तपाईँको हार्डवेयर कस्तो मजाको हार्डवेयर दोकानबाट प्लायर लिएको मैले अब भन्नु भयो एकदम प्लायर ठिक छ फलाम पनि राम्रो छ यो प्लास्टिक जुन सफा प्लायरको ह्यान्डल त्यो पनि राम्रो छ भन्नु भयो लिएर आएर खोइ मैले दुई खेप चलाएर होला यो बेडको यो नट अलिकति लुज भएको थियो टाइट गर्नुलाई खोइ प्लास्टिक निस्कँदो रहेछ तानिँदो रहेछ त्यो रातो कलरको प्लास्टिक हातले पक्रिन्छु तान्छु ठेल्दै त्यसलाई कस्नु पर्छ त्यो कस्ने जुन चाहिँ आँखा छ त्यो उयसको धार छ जुन चाहिँ यो प्लायरको त्यो धार पनि गइसक्यो त्यही त फलामको त त्यस्तो छिटो नजानु पर्ने कस्तो फलामले बनाएको छ मलाई त सामान राम्रो लागेन तपाईँको त अब कि त यो चेन्ज गरिदिनु पऱ्यो तपाईँले कि त अब अर्को पालिदेखि चाहिँ के अब केही गर्नु हुँदैन भने चाहिँ अर्को पालिदेखि चाहिँ म लिन्न तपाईँकोबाट यसरी यसरी यो सामानहरू बिग्रेको लिएर के फाइदा अब पैसा तिऱ्यो त पैसा तिरेको हिसाबले सामान पनि राम्रो पाउनु पऱ्यो नि त हामीले फेरि अनि त फेरि लिन्छ आएर